म सानै उमेरमा स्कुल पढ्दापढ्दै फौजमा भर्ती भएको थिएँ सानैदेखि इच्छा पनि थियो आकाङ्क्षा पनि थियो पढेर केही गर्छु भन्ने तर पढ्दापढ्दै नै आर्मीमा जाने मौका पाएको हुनाले आर्मीमा गएँ म अठार उन्नाइस वर्षको उमेरमा त्यसपछि एक सालभरि त ट्रेनिङमै बित्यो ट्रेनिङ गरेपछि दिन दिनै फौजको बारेमा जानकारी लिँदै गइयो गर्दा गर्दाखेरि धेरै जग्गामा पोस्टिङहरू जानुपऱ्यो जस्तै लखनऊ भयो जम्मू कश्मीर भयो पन्जाब राजस्थान आसाम इत्यादि जग्गामा पोस्टिङहरू जाँदाखेरि कोही जग्गामा सुखका दिनहरू पनि बिताइयो कति ठाउँ दुःख पनि बिताइयो त्यसो गरेर पन्ध्र बिस सालको उमेर हुँदाखेरि स ए सरी उमेर होइन सर्भिसको दौरानमा मलेरियाले पनि भेट्यो मणिपुरको सर्भिसको दौरानमा अनि सिकिस्त बिमारी पनि भएँ त्यो समयमा त नोकरी गर्न पनि मनलागेको थिएन तर पनि ट्रिट फर्दर ट्रिटमेन्ट गरेको कारणले गर्दाखेरि चाहिँ ठिक भएँ अनि ट्रेनिङको दौरानमा कति ठाउँ सुखको अनुभव पनि भयो दुःखको अनुभव पनि भयो कारगिलको युद्धतिर पनि गरी गइयो त्यसरी नै उन्नाइस सौ चौरासीमा पनि जम्मू कश्मीरमा पाकिस्तानसँग युद्ध भइसकेको थियो त्यसमा पनि सामेल भइयो तर कारणबस त्यो युद्ध हुनसकेन त्यसले गर्दाखेरि त्यसमा पनि दुःख लागेको थियो लडाइँभन्दा पनि हामीेले आफ्नो जीवनलाई सुरक्षित राख्ने हामीले मैले कोसिस गरेँ त्यसरी नै कुनै प्रकारको रोगकष्टहरूबाट बाँच्नको लागि पनि कतिवटा एक्सरसाइज गरेर ते त्यस त्यसलाई पनि पुरा गर्नसकेँ अनि यसरी नै चौबिस सालको नोकरी गरेर फेरि घरमा आएर आफ्नो परिवारसँग सुखशान्तिसँग बस्नको लागेको पछि फेरि दुई हजार छः सालमा सालको कुरा हो फेरि म डिएसीमा नोकरीको लागि निमन्त्रणा आएको कारणले डिएसीमा पनि गएर दस सालसम्म सेवा खतम गरेर घरमा आएर अहिले वर्तमान आफ्नो परिवारसँग हाँसी खुसीसाथ नै बसिरहेको छु कुनै प्रकारको असुविधा भएको छैन